ए आउनुुहोस् न खेत खेती भन्नुभएको है तपाईँहरूले अहिले हाम्रो बारीमा साग भर्खर रोप्दै कोपी पनि रोप्दैछ कोपी पनि रोप्दैछ हो धान गोडाइ सकेर मोटामोटी धान पसाउने टाइम यो भइरहेको छ हरियाली छ त भाइ आउनु नि एकदमै स्वागत छ है भाइलाई हाम्रो मङ्सिर यो मङ्सिर महिना भएको छैन अझै त अब अक्टोबर पहिलो सुरु यो भर्खर हुँदैछ हो अक्टोबर नोभेम्बर नोभेम्बरको लास्ट हप्तामा भनौँ न त्यति बेलादेखि सुरु हुन्छ धान पहिला काटिन्छ काटेर हप्ता दिन त्यसलाई आलीमा राखेर त्यो सुताइ त्यो सुकाइन्छ अनि सुक्यो पछि चाहिँ चोयाले बिटा बिटा बानेर चाहिँ खलोमा ल्याइन्छ जुन खलो भनिन्छ त्यो खलोमा चाहिँ ल्याइन्छ लिपेर चटक्कै पारेर सफा तरिकाले त्यहाँ खलामा एउटा गरामा बनाइएको हुन्छ त्यहाँनिर लोगेर सबै थाक पाऱ्यो अन्त चुट्यो बिटा पार्दै चुट्यो बिटा पार्दै चुट्यो अन्त लास्टमा रासी उठाउने टाइमसम्ममा पनि भन्दै जाउँ है भाइ अन्त त्यो खाजा खाने टाइमसम्ममा पनि त्यो रासी उठेन भनेदेखि एकजानाले रु रु रुँगेर बस्छ त्यो राशिलाई हजुर अन्त त्यो मधेस भोट इत्यादि पूर्व पश्चिम भनेर सबै पुकारेर चाहिँ त्यसलाई हसिया फुल धुप बालेर धुप बालेर हँसिया फुल बिटा पारेर त्यो रासी एकदम हिमाल जस्तै चुच्चो एकदम अग्लो बनाएर चाहिँ टुप्पामा राखिन्छ अनि एकजाना नाङ्गलो सबै राखेर पाथी राखेर त्यहाँनिर रुँगेर बसेको हुन्छ अनि त्यस पछाडि भनेको सबैजाना खाजा खाइसकेर गएर चाहिँ त्यसलाई भर्छ पाथीमा भर्दै टिनमा खनाउँदै इत्यादि भोरमा मोर्ने चाहिँ त्यसरी माना पाथी हुँदै हुँदै मुरीमा भर्ने चलन छ एक मुरी बिस पाथी एक मुरी यति नै हो पाथी पाथी चाहिँ त्यो पित्तल र ताँबाको मात्रै हुन्छ अरू धातुको हुँदैन त्यो सानो एउटा कुनल राखेको हुन्छ सानो त्यसलाई कुन्डल बनाएर यसो झुन्डाउने त्यो पाथी हुन्छ टक्कै चारमानाको एक पाथी यसरी हिसाब राख्न सकिन्छ भर्दाखेरि चाहिँ एक पाथी हुन्छ हजुर हजुर हजुर चार माना आठ माना भनौँ न त्यस्तै हो

हो नि आउनु न अन्त कहाँ आइपुग्नु भयो टिस्टा वाज्जब छ गज्जब छ होमस्टे छ यो ओरेन्ज फ्याक्ट्री छ फुल खेती छ फुलको नर्सरी हेर्नुहुन्छ भनेदेखि फ्रुस फुलको नर्स नर्सरी प्रस धेरै मात्रा पाइन्छ यहाँनेरि हुन्छ हुन्छ हुन्छ आउनुहोस् न स्वागत छ एकदमै एकदम तपाईँलाई एकदम पुरै स्वागत छ आइपुग्नु होस् न हुन्छ हुन्छ